दार्जिलिङ जिल्लामा उपलब्ध मुख्य मुख्य स्वास्थ्य सेवा अथवा अन्य सेवाहरूको कुरा गर्नुपर्दा यहाँ धेरै राम्रो सरकारी हस्पिटल छ अनि ती बाहेक प्राइभेट हस्पिटल पनि युमा प्लान्टर्स जस्ता हस्पिटलहरू पनि छ जसमा धेरै रोगीहरूको निम्ति विभिन्न रोगीहरूको निम्ति उपलब्धिहरू सर सामाग्रीहरू पाइन्छ अनि डाक्टरहरू पनि यहाँ धेरै उपलब्ध छन् अनि कोभिडको समयमा दार्जिलिङमा हस्पिटलहरूले रोगीहरूलाई अलग्गै राखेर ट्रिटमेन्ट गर्नको निम्ति क्वारेन्टाइन शिविरहरू बनाएर उपचारहरू गरे त्यसरी नै त्रिवेणीमा पनि कोभिडको निम्ति नै भनेर विशेष अलग्गै हस्पिटल बनाएर त्यहाँ पनि उपचारहरू गरे अनि त्यसै गरी विशेष सेवा भन्नुपर्दा चाहिँ दार्जिलिङ जिल्लामा टिभीको निम्ति हस्पिटल छ छुट्टै खरसाङमा दार्जिलिङमा यसरी नै दार्जिलिङ जिल्लामा यस्ता हस्पिटलहरू त भयो त्यसरी नै अन्य सेवाहरू भन्दाखेरि चाहिँ एनजिओहरू भयो यस्ता समूहहरूले पनि हु केयर्स नमस्ते फाउन्डेसन जस्ता समूहहरूले पनि धेरै रोगीहरूको उपचार गरिरहेको हामी देख्छौँ धेरै धेरै सेवाहरू समाजमा गरिरहेको हामी देख्छौँ